हजुर मैले बनाएको चिजहरूमा उपहार दिने गर्दा पहिला हाम्रो समयमा जो थिए हाम्रो समयमा यस्तो फोनहरू थिएन अनि हामीले सबै आफ्नो हातले बनाएको सामानहरू नै उहाँहरूलाई दिन्थ्यौँ होइन जस्तो कार्डहरू भयो कार्ड दिने गर्थ्यौँ अनि जस्तो कि हामीले हस् हातले बनाएर सिलाईबुनाई हामीले जस्तो मफलर भयो जस्तो टोपी भयो स्वेटर भयो यही नै हामीले हातले बनाएर दिन्छौँ त्यो समयमा कुनै प्रकारको त्यस्तो कुनै उयो नै थिएन साधनै थिएन जसले कि हामीले चाहिँ एउटा दिनसकूँ र हामी त्यही भएर हाम्रो हातले नै बनाएकै चिजहरू चल्ने गर्थ्यो र यही कार्डहरू भयो चिट्ठीहरू लेख्थ्यौँ त्यसमा होइन देखेर दिन्थ्यौँ अनि यो बुनेको सामानहरू दिन्थ्यौँ यस्तै चाहिँ हाम्रो समयमा हामीले यहीहरू नै दिन्थ्यौँ अनि पत्र भयो मूर्तिहरू जस्तो खोपेको मूर्तिहरू भयो योहरू सबै किनेर चाहिँ हामीले उहाँहरूलाई दिने गर्थ्यौँ जस्तो कि हाम्रो समयमा हामीले बिहा हुनुभन्दा अगाडि अलिकति बोल्नुपर्दाखेरि जस्तो कि हामीले अब त्यो समयमा कुनै प्रकारको फोन थिएन जस्तै कि अहिले फोनहरू चलाएर बोल्ने काम गर्छन् होइन अरू यस्तै हामीले चाहिँ बनाएको हातको हातले लेखेको सामानहरू बुनेको सामानहरू चाहिँ हामीले दिने गर्थ्यौँ